हेलो कालेबुङ ट्रयाभल एजेन्सी हो ए हजुर हेर्नुहोस् न आज त तपाईँहरूको एउटा ड्राइभरले गर्दाखेरि म आज यहाँ मेरो त ट्रेनै छुट्यो हेर्नुहोस् न एकदम समयमा बिहान समयमा एकदम समयमा आइपुग्नु भएन है अन्त त्यसले गर्दाखेरि एकदमै म त ढिलो भएँ मेरो त ट्रेन पनि छुटेछ अनि त्यसले गर्दा अब के गर्नु है तपाईँहरूलाई यत्रो हामी मैले यत्रो भाडा दिएर चार चार हजार भाडा दिएर यहाँ स्टेसनसम्म ल्याएको अब स्टेसनमा त आइपुग्नै ढिलो गरिदियो यस्तो गरिदियो नि त हो ड्राइभरले हो हजुर अन्त यी मेरो त अब त्यत्रो पैसा लागेको उएसमा पनि है ट्रेनको टिकट काट्नु पनि त्यत्रो पैसा लागेको अब त्यसमा अब त्यो त अब मिलाइदिनु पऱ्यो अब कसरी चाहिँ अब तपाईँहरू बिहान तपाईँहरूकै एउडा ड्राइभरले गर्दाखेरि म ढिलो भएँ अब त्यहीमाथि अब यहाँबाट कालेबुङबाट तल गएको पनि एउटा भाडा त्यो पनि ढिलो भयो त्यो पनि अब चार हजार मैले दिएको अन्त त्यो मेरो त भाडा त डुब्यो म त अनि त्यसमा तपाईँहरूले अब मलाइदिनु पऱ्यो तपाईँहरूले ट्राभल एजेन्सीहरूलाई हेरेर बस्नु भएकोहरू बस्नु भएको तपाईँहरूले त यसो मिलाइदिनु पऱ्यो नि त अब हेर्नोस् न मेरो त अब चार हजार त्यहीमाथि उँधो तल ट्रेनको भाडा डल्लै मेरो त म त डुबेँ त अन्त तपाईँहरूले मलाइदिनु पऱ्यो अब कि त अब तपाईँले ट्याक्सी ड्राइभरलाई भनिदिनु पऱ्यो अब यो आजको भाडा त म दिदिनँ यस्तै पाराले हो भने त अब यस्तो ढिलो भयो है मेरो एकदम इम्पोर्टेन्ट काम थियो नि त पर बाहिर गएर पनि इम्पोर्टेन्ट काम थियो त्यो अब त्यो पनि काम हुन सकेन अब यो त तपाईँहरूको एउटा तपाईँहरूको ड्राइभरको एउटा लापरवाही अब त्यहीमाथि अब गाडी अलिकति अब बिग्रिने खालको गाडी पठाइदिनुभएछ त्यो त गाडी जाँदा जाँदै बिग्रियो टायर पङ्चर भयो घरि के भयो भन्छ घरि हिट भयो भन्छ यस्तो पाराले त भएन अब तपाईँहरूले त्यो त मिलाइदिनु पऱ्यो अब कसरी गरेर हुन्छ अब तपाईँहरूले मेरो भाडा त फर्काइदिनु पऱ्यो नि त यति कम्ती कतिको कत्रो समय लाग्यो होइन अब तल पुग्नु नै अब तपाईँहरूको यस्तो अब गाडी नै अब अलिक खराब गाडी पठाइदिनु भएछ अब एकदम भाडा त तपाईँहरूले एकदम मिलाइदिनु पऱ्यो अब तपाईँहरूले मिलाइदिनुहोस् हजुर मेरो सबै तपाईँहरूले गर्नु सकेन भने पनि तपाईँले ट्रेनको भाडा चाहिँ तपाईँले फिप्टी पर्सेन्ट फर्काइदिनुहोस् यहाँको भाडा त म दिँदै दिन्न है अब त्यस्तो गरिदिनुहोस् न अब तपाईँहरूले त्यस्तो गऱ्यो त्यस्तो गऱ्यो भने चाहिँ अब म शान्त हुन्छु नत्र भने त म तपाईँहरूलाई केस गर्छु तपाईँहरूमाथि त्यो तपाईँहरूले मिलाइदिनुहोस् कालेबुङ कालेबुङबाट तल गएको चार हजार अन्त ट्रेनको टिकटको दस हजार लागेको छ अनि तपाईँहरूले त्यो त तपाईँहरूले मिलाएर फर्काइदिनुहोस् है हुन्छ हुन्छ तपाईँहरूले फर्काइदिनु हुन्छ भने चाहिँ म तपाईँलाई मेरो एकाउन्ट पठाउँदैछु है हुन्छ हुन्छ